अहिले नेट ब्याङ्किङ अन्त गुगल पेहरू भएको चाहिँ के फाइदा छ भन्दाखेरि चाहिँ हामी अब अरूहरूलाई पैसा ट्रान्स्जेक्सन गर्नुको लागि ब्याङ्कहरूतिर लामो लाइन लाग्नु परेन घरबाटै सुविधा हुन्छ अन्त अझै बाहिर ट्राभलहरू गर्नु जाँदाखेरि चाहिँ हामी जुन चाहिँ क्यास बोकेर जान्छ त्यो चाहिँ एकदम हराउने चान्सेस बेसी हुन्छ अन्त त्यही चान्सेस चाहिँ कम्ती हुन्छ नेट ब्याङ्किङहरूतिर किनभने यो चाहिँ अब आफ्नै फोनमा हुन्छ अब त्यो फोन हरायो भने त्यो एकाउन्ट पनि एकदम सेफ बस्छ किनभने एकाउन्ट त्यो फोनमा चाहिँ पासवर्ड लागेको हुन्छ त्यसैले गर्दा डर हुँदैन चोरी हुने अन्त यसमा धेरै सुविधाहरू भाएको छ एकदम सानो सानो दोकानदेखिन् लिएर ठुल्ठुलो दोकानहरूसम्म पनि यो नेट ब्याङ्किङ गुगल पेहरू चलिरहेकै नै छ एकदम सानो पान दोकान पुच्का दोकानहरतिर पनि आजकल गुगल पेहरू छ त्यसैले मान्छेहरूलाई पुरा सुविधाहरू दिएको छ त्यसै कारण गुगल पेले धेरै हामीलाई हेल्प गरेको छ